दार्जिलिङमा चाहिँ के छ भने चाहिँ डिटिभी छ त्यो चाहिँ दार्जिलिङ टिभी अन्त कालिम्पोङहरूमा छ केटिभी कालिम्पोङ टिभी हो त्यसबाट हामी सूचनाहरू पाउँछौँ हामीले त्यो जानकारीहरू पाउँछौँ र हाम्रो गाउँमा चाहिँ एउटा संयोग ब्लग्स भन्ने छ युट्युबमा उसको च्यानल अन्त हामी उसबाट पनि हामीले इन्फर्मेसनहरू हामीले पाउँछौँ